म त्यो साइबर बुलिङ साइबर ट्रोलिङबारेमा जानकार छु मानिसहरूले यसलाई असर गर्छ किन भन्दाखेरि अब साइबर बुलिङहरू गर्दाखेरि साइबर बुलिङ गर्दाखेरि मानिसहरूको अब त्यो एकदम सबै उनीहरूकोमा डिटेल्स हुन्छ हाम्रो डेटा हुन्छ अन्त उनीहरूले हामीलाई एकदम ब्ल्याकमेल पनि गर्नसक्छ र समाजमा यसको नराम्रो प्रभाव परेको पर्नुसक्छ किनभने अहिले मानिसहरूले इन्टरनेटको जमाना छ र जे पनि नसोची सबैले अब इन्टरनेट चलाउने गर्दछ कसैले चलाउनु जान्दैनन् जस्तै अब अहिले सबै बुढाखालहरूले पनि सबैले फोनहरू चलाउनु थालेको छ ब्याङ्क एकाउन्ट खोलेर जिपे फोन पेहरू खोल्ने गरेको छन् र जे पनि ओटिपी आउँछ अब ओटिपी मलाई भनिदिनु भन्दाखेरि पनि कतिजना भनिदिन्छ कतिजना अवेर हुन्छ र कसैले भन्दैनन् जति पनि अनअवेर हुन्छन् उनीहरूले भन्छन् समाजमा त्यस्तै साइबर बुलिङहरू बढिरहेको छ अहिले